हेलो हेलो ह होटल म्यानेजर हो ए म माथि एक सौ एक रुम नम्बरबाट बोलेको कि मलाई दार्जिलिङको नि म्युजियम घुम्नु थियो त्यसको लागि सानो हेल्प चाहिरहेको थियो ए मलाई मलाई नि यहाँको म त्यति बेसी केही चिन्दिनँ हो त्यसको लागि चाहिँ मलाई एउटा गाइड जस्तो र यसो गाडीहरू चाहिरहेको थियो खास चाहिँ मलाई दार्जिलिङको म्युजियमहरू घुम्नु छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर ए हजुर त्यसको लागि चाहिँ मैले अलग अलग गाडी बुक गर्नु हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर ए हुन्छ हुन्छ होइन आज त म भर्खर आएको कि अब आज रेस्ट गर्छु त्यस म भोलिको लागि चाहिँ तपाईँलाई कति बेला बिहान फोन गर्नु कि बेलुका फोन गर्नु होला है हजुर हजुर ए हुन्छ हुन्छ यसो पेमेन्टहरूको डिस्कस पनि गरिदिनु भयो भने हुन्थ्यो ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ